हेलो हेलो हेलो भन्नुहोस् न हजुर म हजुर भन्नुहोस् न हजुर भन्नुहोस् न हजुर हजुर

कहाँ काम बा कहाँ भन्नुभयो तपाईँले हजुर हजुर दुधे दुधे हजुर भाडा डल्लै रिजर्वै भन्नुभएको हजुर बाइसजना हजुर हुन्छ हुन्छ हजुर हजुर भाडा जाने त त्यो रिजर्भवेसन हुन्छ त्यो हेरी हेरी हुन्छ तपाईँको तपाईँको अब अहिले त तपाईँको त्यही तपाईँको दुई पच्चिस सौ तिन हजारहरू चल्दैछ हजुर रुट फेरि दुईवटा रुट रुट हेरी हेरी हुन्छ नि तपाईँको रुट अब कुन चाहिँ रुटबाट जानुहुन्छ तपाईँहरू पङ्खाबारीको बाटो त पङ्खाबारीको पनि बाटो बेस्ट त पङ्खाबारी नै हो त्यो तपाईँको मिरिकबाट पनि हुन त हुन्छ भाया मिरिक तपाईँको अलिक टाढै नै पर्यो पङ्खाबारी हजुर त्यो भयो दुईवटा रुट छ अब त्यो अब कतिसम्म मिल्नु त मिल्छ अब एकपल्ट तपाईँको त्यस्तै ट्वेन्टी फाइभ थ्री थाउजन्डहरू चाहिँ पर्छ तपाईँको कि हजुर यो रिजर्वेसनमा तर एक्स्ट्रा चार्जेस पनि लाग्छ अब त्यो टाइमिङ हेरेर हुन्छ नि तपाईँको टाइमिङ हजुर हजुर हजुर हजुर हजुर तपाईँलाई सान सानो गाडीमै तपाईँको तप तपाईँ तपाईँलाई पनि थाहा सानो गाडीमै मोस्ट प्रोभेबली तपाईँको थर्टी फाइभ हन्ड्रेडहरू नै गर्छ न हजार थर्टी फाइभ हान्ड्रेड गर्छ अन्त बसमा चाहिँ तपाईँको ए अझै अब अलिकति तपाईँको एउटा कम्पेरिजनमा हेर्दाखेरि चाहिँ अलिक भए कम्ती नै हुन त हुन्छ त्यस्तो कम्ती पनि हुँदैन अहिले चाहिँ त्यस्तै फोर्टी फाइभहरू चाहिँ हुनसक्छ होला हौ फोर्टी फाइभ हान्ड्रेडहरू रुट हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हुन्छ त हुन्छ तर एडभान्सहरू तपाईँले पहिला नै अगाडि नै गरिदिनु होस् न कहिले हुन्छ हजुर हजुर हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ